हाम्रो नेपालीमा लगाउने चाहिँ अब ढाकाको साडी चौबन्दी चोलो तिलहरी छड्के तिलहरी अरू शिरबन्दी यिनीहरू हुन्छ हो हामी भन्दा चाहिँ अब अरू जातको अरू नै हुन्छ लगाउनेहरू भोटेको रिफल पाउँछ तिनीहरू लगाउँछन् अरू अरूको अरू नै हुन्छ हो हाम्रो चाहिँ त्यही उयो साडीहरू तिनीहरू नै लगा ढाकाको साडीहरू तिनीहरू नै हुन्छ हो त्यही लगाउँछन्